हजुर अब हाम्रो कालिम्पोङमा चाहिँ है अब यो गोर्खे स्मल फ्याक्ट्री छ है अब त्यहाँ अब त्यहाँ चाहिँ अब खबरकागजहरू उयो गर्ने गर्दछ सानो लिफाहरू बिहाको कार्डहरू छाप्ने गर्दछ अनि यो अब बेम्बो क्राफ्टको यो विषयमा चाहिँ मलाई थाहा भएन अन्त यति भन्नु चाहन्छु यसको विषयमा चाहिँ